एउटा घरमा शौचालय हुनु एकदमै महत्त्वपूर्ण लाग्छ मलाई चाहिँ किनभने अब यसको यसले नै जनसङ्ख्याको स्वास्थ्य होइन पर्यावरण अन्त सामाजिक विकासहरूमा धेरै प्रभाव पार्छ शौचालयले चाहिँ एउटा किनभने अब र कस्तो एकदमै शौचालय हुनु पनि एउटा एकदमै फाइदा छ यसको फाइदा चाहिँ के छ भन्दाखेरि अब एउटा आफ्नो स्वास्थ्यको रक्षा हुन्छ एउटा त किनभने अब यता त हिल्सहरूमा त प्राय नै अब घर घरमै एउटा शौचालय हुन्छ तर अब प्लेन्सहरू तिर चाहिँ के हुन्छ भन्दाखेरि तलतिर चाहिँ अब कति जग्गा त्यसरी आफ्नै शौचालय हुँदैन त्यसै कारण अब खेतको गह्राहरू तिर गएर होइन त्यहाँदेखि त खोलाहरूतिर गएर गर्नुपर्छ अनि उनीहरूको स्वास्थ्य चाहिँ एकदमै नराम्रो हुन्छ त्यहाँनिर ब्याक्ट्रियाहरू फुटेर फैलिएर जान्छ अनि उनीहरूको हेल्थ राम्रो हुँदैन स्वास्थ्य राम्रो हुँदैन किनभने त्यसै कारण अब शौचालयहरूको एउटा महत्त्वपुर्ण अब लाभ पनि एउटा स्वास्थ्यको रक्षा हो अर्को चाहिँ पर्यावरण यो पनि हो पर्यावरणको सुरक्षा पनि हो एउटा किनभने अब शौचालयको उपयोगले पानी एउटा त पानीको पनि बचत गर्छ होइन अन्त अरू के गर्छ भन्दाखेरि अब सामाजिक विकास पनि गर्छ एउटा यो समाजमै यसले अब विकास पनि कतिवटा शौचालय हुनुको यिनीहरू चाहिँ अब लाभहरू हो अरू चाहिँ के हुन्छ भन्दाखेरि त्यही शौचालय अब त्यो सफा गरिएन भने त्यसमै उयो गऱ्यो भने अब त्यही शौचालय प्रयोग गरिबस्यो र त्यो शौचालय सफा राखेन भने अब त्यसैबाट पनि अब स्वास्थ्यलाई हानी पनि पुऱ्याउँछ क्याउ त्यसले त्यसै कारण हाम्रो कतिवटा जग्गाहरूतिर शौचालय बनाउने एकदमै शौचालय बनाउने एकदमै दिँदैन किनभने अब त्यही जग्गै प्रयोग गर्दा गर्दा अब सफा नगरी प्रयोग गर्दाखेरी अब मान् मान्छेको एउटा स्वास्थ्य चाहिँ एकदमै घटाउँदै गएको छ एकदमै हानी पऱ्याएको छ यसले अन्त अरू चाहिँ के छ भन्दाखेरि अब पर्यावरणमै उसलाई प्रभाव पनि पार्छ अब यसको जुन चाहिँ यो यसको डिसपोजल कहाँ छ त्यो राम्रोसँगले भएन भने पर्यावरणले एकदमै हानी हुन्छ उयसले गर्दाखेरि अब शौचालयले गर्दाखेरि एउटा परिवर्तनमा हानी हुन्छ र सामाजिक समाजमा पनि हुन्छ क्या अब अन्त अर्को चाहिँ के भन्दाखेरि स्त्री जातिको एउटा सुरक्षा पनि हुन्छ यसको लाभ चाहिँ एउटा स्त्री जातिको सुरक्षालाई पनि हो किनभने अब स्त्री जातिलाई एकदमै एउटा प्राइभेसी चाहिन्छ र त्यो चाहिँ अब छ भने शौचालय शौचालय छ भने एउटा सेफ पनि हुन्छ जस्तो लाग्छ मलाई चाहिँ किनभने अब त्यो छैन भने खुला जग्गामा गर्नु त्यसरी अब आफूले त्यसो गर्नुपऱ्यो भने अब स्त्री जातिमा एकदमै नराम्रो किसिमको एउटा के के के के हुन्छ त्यसै कारण अब शौचालय चाहिँ एउटा मतलब शौचालय घरमा हुनु चाहिँ एकदमै अब फाइदामन्द हो लाग्छ मलाई चाहिँ